हिजो मैले हाट बजारबाट एउटा सर्ट किनेको थिएँ कि कस्तो दामी रहेछ मेरो हज्बेन्डको लागि के भन्छ मलाई पनि मन पऱ्यो मेरो हज्बेन्डलाई पनि पनि मन पऱ्यो यस्तो दामी क्वालिटीको रहेछ कि साह्रै मन पऱ्यो तुलसी दिदी तपाईँपनि तपाईको प्रशान्त दाजुको लागि किनेर दिनु है एउटा दामी रहेछ